शिक्षा शिक्षाले मानिसलाई असल बनायो है अब शिक्षाले गर्दा नै आज मानिस मानिसको जस्तो जीवन जिइरहेछ आज शिक्षा नभएको भए आज मानिसहरू जनावर बराबर हुन्थ्यो होला शिक्षाले विभिन्न किसिमको अब राम्रो किसिमको ज्ञानहरू दिन्छ र त्यो ज्ञानहरूमध्येमा आज सांस्कृतिक परम्परालाई को महत्त्व बुझाउने ठुलो हात पनि शिक्षाकै छ आजभन्दा अगाडि अब धेरै मानिसहरू हाम्रो हाम्रो बुढोपाकाहरू बुजुर्गहरूले आफ्नो सांस संस्कृतिलाई त्यस्तो महत्त्व दिन्थेनन् तर आज हराएर गएको सांस्कृतिक परम्परालाई चाहिँ हामीले हराउन दिनुहुँदैन हामीले त्यस परम्परालाई अघि बढाएर लानुपर्छ यो सबै शिक्षाकै शिक्षाकै कारणले हामीले आज आएर है परम्पराहरू खोज्ने गर्छौँ र यदि आफ्नो सांस सांस्कृतिक परम्पराहरू हराएर गयो भने आफ्नो आफ्नो अब महत्त्व पनि हराएर जान्छ आफ्नो जातपातको अब आफ्नै आफ्नै एउटा सांस सांस्कृतिक परम्पराहरू हुन्छ त्यो परम्परालाई हामी अघि बढाएर लानुपर्छ र शिक्षा बिना त्यस परम्परालाई हामी अघि बढाएर लान सक्दैनौँ